भारतका केही प्रसिद्ध नृत्य शैली भन्नुपर्दाखेरि एउटा आउँछ क्लासिकल अनि अर्को फोल्क जहाँ क्लासिकल भन्नाले कुचिपुडी कथकली मणिपुरी डान्स भरतनाट्यम कथक इत्यादिलाई दर्साउँदछ अनि मैले चिनेको भारतका प्रसिद्ध नृत्यकारहरू चाहिँ हुन् रुक्मणी देवी अरुन्दल उदय सरकार अनि पन्डित बिर्जु महाराजा